र दार्जिलिङमा तपाईँको टुरिस्टहरू आइदिनुहोस् र यहाँको जति पनि यो टोयट्रेनहरू छ हाम्रो यो टोयट्रेन तपाईँको एशियाको सेकेन्ड हाइएस्टमा उयो हो राम्रो छ हिल्समा र तपाईँको घुम्नु हो भने यहाँनिर जति पनि तपाईँको जूमा जानुहोस् जूमा जानुभयो भने तपाईँको ठन्डामा बस्ने जनावरहरू भेट्नु हुन्छ तपाईँले जसमा कि रेड पान्डा इस्नो लियोप्याड तपाईँको के हरे बियर र यो घोरल हौ तेस्तोहरू के केहरू भेट्नु हुन्छ र हाम्रो हिमालयन माउन्टेन इन्सटिट्युटमा जानुभयो भने त्याँनिर तेन्जिङ नोर्गेको म्युजियम भेटनु हुन्छ त्यो म्युजियम हेर्नुहोस् र अर्को कुरा फेरि एउटा छ तपाईँको नेचरल हिस्ट्री म्युजियम छ त्यो हेर्नुहोस् त्यो एकदमै नेससेरी छ दार्जिलिङमा र हाम्रो यता के हरे टाइगर हिल त छँदैछ टाइगर हिल त मेन पोइन्ट हो तपाईँको सनराइज हेर्नुको लागि कन्चनजङ्गा हेर्नुको लागि माउन्ट एभरेस्ट हेर्नुको लागि आठ हजार चार सय सात फीट उचाइमा छ तपाईँको यो टाइगर हिल त्यहाँ जानुहोस् बिहान तपाईँको तिन बजी तिन बजी जानुभयो भने एकदमै राम्रो देख्नु हुन्छ तपाईँहरूले र त्यसमा म टुरिस्टहरूलाई त्यसमा म वेलकम गर्न चाहन्छु